एलपिजी ग्यास र पहिलाको चुला बालेको फरक त के छ भन्दा फेरि त्यही पहिला चुला बाल्दाखेरि त्यही मान्छेहरूले त्यही धेरै कठिनाइहरू धेरै गर्थ्यो त्यति बेला त्यही मान्छेहरू त्यही दाउराहरू खोज्नु पनि साह्रो पर्थ्यो जस्तै यहाँ हिमाल एरियातिर हिल्ली एरियामा त्यही दाउराको समस्या त हुँदैन तर पनि धेरै पानीहरू परेको धेरै क्लाइमेट चेन्जेसहरू हुनुको कारणले गर्दाखेरि त्यही मान्छेहरूलाई जङ्गल जानु पनि साह्रो हुन्थ्यो दाउरा ल्याउनुको लागि अन्त फेरि दाउरा त ल्याउँथ्यो तर दाउरा ल्याएर त्यहाँ आगो बाल्दाखेरि आगो बाल्दाखेरि त निकै पोल्युसनहरू भएर अनि फेरि मान्छेलाई पनि साह्रो पर्थ्यौ जुन चाहिँ को त्यही आ आगोको रापले मान्छेलाई पोलेर धुँवाले आँखा बिझाएर अस्थमाको प्रोब्लमहरू धेरै कारण धेरैवटा हेल्थको प्रोब्लमहरू हुन्थ्यो दाउरा बाल्दाखेरि तर आजकल एलपिजीले त्यही धेरै कुराहरू हामीलाई समाधान गरिदिएको छ एलपिजी हामीलाई त्यही जुन चाहिँ एलपिजी छ एलपिजी ग्यास त्यो ग्यासले त्यही हामीलाई त्यही धेरै कुरामा सहायता गर्छ जस्तै हाम्रो गाउँमा घरमा पाहुनाहरू आयो भने पाहुनालाई भुलुक्कै चिया उमालेर हामी दिन सक्छौँ छिट्छिटो हामी कामहरू ग गरेर हामी छिट्छिटो हामी खाना पकाउनु सक्छौँ त्यसमा जस्तै कि चुलामा हामीलाई एक घन्टा लाग्थ्यो भने हामीलाई एलपिजी ग्यासमा हामीलाई खाना पकाउन आधी घन्टा मात्रै लाग्छ किनभने ग्यास किनभने दाउरा जलाउनुलाई हामीलाई पूरै समय लाग्थ्यो अन्त फेरि दाउरा मात्रै होइन दाउरा जलाउनुलाई हामीलाई विभिन्न कुराहरू चाहिन्थ्यो जस्तै कि केरोसिन मट्टितेल होइन अन्त फेरि प्लास्टिकहरू के केहरू चाहिन्थ्यो तर एलपिजी ग्यासमा त्यही त्यो एडभान्टेजेस र फाइदा छ जसमा त्यही हामीलाई त्यही त्यो कुराहरू चाहिँदैन हामीलाई त्यही एलपिजी ग्यास त्यही विदिन वान स्विच त हामी आजकल बाल्नु सक्छौँ अन्त हामीले खानाहरू पकाउनु सक्छौँ अन्त एलपिजी ग्यासले त्यही मेरो घरमा त्यही धेरै कुराहरूको एडभान्टेजेस ल्याएको छ जस्तै कि मेरो आमा रोगी हुनु हुन्छ मेरो आमालाई एलपिजी ग्यास घरमा आएर मेरो आमा अहिले निकै रोगी हुनु छोडेको छ किनभने धेरैवटा कुरामा त्यही एलपिजी ग्यासले त हामीलाई सहायता गरेको छ अन्तखेरि त्यही एलपिजी ग्यासको एड एडभान्टेजेस हामीले सुनिहाल्यौँ होइन तर एल एलपिजी ग्यासेस ग्यासेसले त्यही हामीलाई त्यही धेरैवटा ऊ यो नि गर्छ किनभने इकोनोमिकली एलपिजी ग्यासेस एलपिजी ग्यासेसले हामीलाई ऊ यो ग नोक्सान पुर्याउँछ ऊ यो गर्छ हामीलाई इकोनोमिकली हामीले सक्दैनौँ तर एलपिजी ग्यासेस त्यही धेरैवटा कुरामा त्यही हामीलाई सहायता गर्छ अन्तखेरि दाउराले त्यही हामीलाई हामीलाई पहिलादेखि सहायता गरेको तर हामीले दाउरा पनि बाल्नु छोड्नु हुँदैन किनभने हामी पहाडमा बस्ने मान्छेहरू भएर हामीले दाउरा त्यही हामीले बाल्दै गर्नु पर्छ धेरै कुरामा हामीलाई एलपिजी ग्यासले पनि अन्त धेरैवटा कुरामा हामीलाई दाउराले पनि हामीलाई सहायता मदत गरिरहेको नै हुन्छ